गीत गाउँदाखेरि स्टेजको डर वा नर्भसनेसलाई मैले समय धेरै समय चाहिँ त्यो परिस्थिति म अघि आइपरेको छ चाहे कलेजको फेसर्स होस् वा कनै पनि प्रोगामहरूमा गाउनको लागि मलाई जब भन्छन् तब मलाई स्टेज फियर नभा नर्भसनेस हुने गर्दछ म गाना त ठिकठाकै गाउन सक्छु र पनि त्यो एउटा डर चाहिँ प्राकृतिक रूपमा चाहिँ हामी सबमा हुने गर्दछ र यस्तै परिस्थितिहरू ममाथि धेरै आइपरेको पनि मइ मैले महसुस गरेको छु यसलाई चाहिँ हामी कसरी पार गर्नु भन्दाखेरि चाहिँ जति सक्दो चाहिँ हामीले आफ्नो प्रदर प्रदर्शन जुन आफ्नो कला प्रदर्शन छन् नभए गायकी त्यसलाई चाहिँ हामीले निरन्तर यसको अभ्यास गरिरह्यो भने चाहिँ त्यो डर चाहिँ धेरै रूपसम्म नै कम्ती हुने गर्दछ जस्तो चाहिँ मलाई लाग्दछ